अहिले धेरै भन्दा पनि प्रायः नानीहरूको हातमा फोन छ पहिलाको जस्तो छैन हामीहरू पहिला उनीहरू जत्रो हुँदाखेरि फोन हुन्थेन हाम्रोमा हामी अब झन्डै दिनभरि नै बाहिर हुन्थ्यो बाहिर नै खेल्थ्यो ओर्थ्यो अन्त हामी फिजिकल्ली फिट पनि हुन्थ्यो त्यस्तो हामीलाई बिमारहरू पनि हुन्थेन अहिले हामीहरू नानीहरू पुरा बिमार भएको देख्छौँ म त लाग्छ त्यही नै हो भनेर अन्त नानीहरूलाई अब त्यो एक्कासी छुट्टाउनु पुरा साह्रो पर्छ त्यो उइस गर्नुलाई चाहिँ अब पहिला तपाईँहरूले नै अहिलेदेखिको अब सानो सानो कुराहरूतिर उनीहरूलाई एक्टिभ राख्नुपर्छ बाहिरतिर निकालेर अब केही कुछहरू अब खेलाउनुपर्छ उनीहरूलाई त्यसै भित्रै राखेर त्यो फोनहरू मात्रै दिएर चाहिँ हुँदैन नानीहरू झन् बिमार हुन्छ अन्त पछि त्यो नानी त्यस्तो स्ट्रङ पनि हुनु सक्दैन अन्त अब घरमा मात्रै होइन स्कुलतिर पनि हामीले अब त्यस्तो गर्नुपर्छ स्कुलतिर पनि अब धेरै जे जे छ आफ्नो स्कुलमा त्यहीहरू जस्तै बेडमिनटन कम्पिटिसन अब अर्गनाइज गरिराख्नुपर्छ जसमा चाहिँ अब नानीहरू फिजिकल्ली फिट पनि होस् अन्त एनकरेज पनि होस् आफू सो अब स्कुलमा त्यस्तो गऱ्यो भने चाहिँ घरमा पनि आफूलाई अब क्रेज हुन्छ त्यो कुराको लागि अन्त त्यसकै लागि चाहिँ हामीले स्कुलतिर पनि उयो गर्नुपर्छ भन्ने चाहिँ छ